मैले कत्ति राम्रो कुर्ती सिलगढीबाट किनेँ है त्यस त्यो कुर्ती लगाउँदा पनि कस्तो राम्रो है कलर पनि राम्रो औ जयश्री हेर न मैले त त्यो कुर्ती किनेर है दोकानमा लगाएर बसेँ अन्त के भन्छ कत्तिजना आएर कस्तो राम्रो तिमीले कुर्ती किन्यौँ कहाँबाट किन्यो भनेर सोधेर सोधेर हो कस्तो शीतल हुन्छ गरममा पनि लगाउँदा हुन्छ है अन्त बिहामा पनि लगाएर गएँ मैले तिन चारपल्ट लगाएँ तर पनि धुँदा पनि भुवा पनि उठेन है कस्तो राम्रो छ कस्तो कम्फोर्टेबल हुन्छ हो त्यो कुर्ती लगाउँदाखेरि पनि मलाई सजिलो है रङ पनि अब मलाई फिटिङ पनि कस्तो राम्रो देख्छ अन्त तिमीले के किन्ने हो तिमीले किन्ने भए मलाई भन न जाऊँ हो अर्को हफ्तातिर हो सिलगढीमा गएर त्यही कुर्ती किनेर लगाऊँ हो अझै म पनि धेरै ल्याएर के यसो आमालाई बुहारीलाई पनि दिनु लाग्यो अन्त दोकानमा पनि बेच्नु मनलाग्यो कि त्यसले कत्तिजनाले मा मान्छेले गाउँलेहरूले पनि साथीभाइहरूले सोध्यो तिमीले यो कुर्ती कहाँबाट किन्यौ कस्तो राम्रो रहेछ हेर त भनेर भन्यो तिमीले किन्ने कि नकिन्ने हौ जयश्री अन्त त्यो गरममा पनि राम्रो हुन्छ है त्यसको कलर पनि कस्तो राम्रो छ हो अन्त के गर्ने जाने हो जाने हो भने मलाई भन न ल अन्त गरममा पनि अब राम्रो हुन्छ है अब गरमको बेला पनि आइसक्यो है अब त्यो लगाएर अब बिहामा त सजिलो भयो भन्दाखेरि यता अब कत्तिपल्ट मैले लगाइसकेँ त्यसको रङै गएको छैन हो हेर्दा पनि नयाँ देखिन्छ हो अन्त म त अब दोकानमा यता सेल गरेर अब है यसो अब साथीभाइहरूलाई पनि उता माइत जाँदाखेरि यसो कोसेलीको रूपमा लगिदिनु मन पो लाग्यो त तिमीलाई चाहिँ कस्तो लाग्यो हौ तिमी पनि किन न ल अन्त जानुपर्छ हामी दुईजना अन्त अलिक धेरै अब म त कुर्ताको सेलहरू पो गरौँ जस्तो पो लाग्यो हौ जयश्री